म चाहिँ पौडी खेल्न एकदमै जान्दिनँ किनभने हाम्रो यहाँ हिल्समा त्यो एकदम पौडी पोखरी अब हुन्छ नि ताल तलाउ त्यस्तोहरू चाहिँ छैन सो मलाई पौडी खेल्न पनि आउँदैन अनि मलाई पौडी खेल्न मन पनि पर्दैन बिकज मलाई पानीदेखि फोबीया पनि छ सो त्यही भएर म त्यही भन्छु कि मलाई पौडी खेल्न चाहिँ आउँदैन मन पनि पर्दैन